मानिस जहिले पनि आफ्नो मूलसँग जोडिन चाहन्छ किनकि आफ्नो इष्ट मित्रले चाहिँ आफूलाई के गर्छ सहायता गर्छ अन्त आफ्नो सुख दुःखहरू बाँडेर बाँड्छ एक अर्कासँग हैन त्यसरी नै मेरो पनि इष्ट मित्र चाहिँ एकदमै धेरै छन् जस्तो कि मेरो दादा भयो दिदी भयो आमा बाबा भाउजू फुपा फुपूहरू धेरै छन् होइन अन्त जब चाहिँ मलाई केही कुनै चिजको चाहिँ आवश्यकता पर्छ अथवा मलाई चाहिँ के हुन्छ त्यसको चाहिँ जरूरत हुन्छ होइन त्यतिखेर चाहिँ मेरो इष्टमित्रले चाहिँ मलाई हेल्प गर्छ सहायता गर्छ हैन अन्त तेसरी नै म पनि उनीहरूलाई सहायता गर्नेछु र आफ्नो इष्ट मित्र भनेको नै त्यही हो जो चाहिँ एकअर्काको चाहिँ काम आवोस् होइन अनि उनी एक अर्कामा चागिँ माया पनि हुन्छ हाम्रो माया पनि बढेर जान्छ बातचितहरू आफ्नो सुख दुःखको कुराहरू हामीले एकअर्कालाई शेयर गर्छु हैन अनि त्यसरी नै म चाहिँ मेरो मूलसँग चाहिँ किन जोडिन चाहन्छु भने जब मलाई चाहिँ एकदम सहायताको आवश्यकता थियो तब चाहिँ मलाई उनीहरूले एकदमै धेरै मात्रामा सहयोग गर्नु भएको छ हैन अनि आफूलाई जसले सङ्कटमा चाहिँ सहयोग गर्नु हुन्छ उनीहरूलाई चाहिँ हामीले कहिले बिर्सिनु हुँदैन होइन हामीले हामीले पनि उनीहरूलाई त्यसरी नै माया गर्नुपर्छ जसरी उनीहरूले माया गर्नु हुन्छ त्यसरी नै हामीले पनि फिर्तामा उनीहरूलाई माया गर्नु पर्छ र सुख दुःखमा पनि याद गर्नु पर्छ एस्तो मत्रै हैन कि हामीले सुखमा मत्तै याद सुखमा मात्र अरुको काम आऊ दुःखमा पनि याद गर्नु पर्छ अरूलाई माया गर्नु पर्छ एक अर्काको केयर गर्नु पर्छ होइन त्यसरी नै म पनि मेरो आफ्नो मान्छेहरूसित दादा दीदीहरू सबैसँग त्यसरी नै जोडिराख् जोडिराख्न चाहन्छु र उनीहरले मलाई जतिको सहायता गर्नु भएको छ त्यतिकै म पनि उनीहरूको सहायता गर्नु चाहन्छु